सबैभन्दा सुन्दर पद यात्राको कुरा गर्नु पर्दा चाहिँ हामीलाई कलेजबट टाइगर हिल लगेको थियो जसमा चाहिँ हामीले पद यात्रा गरेर एनएसएस कलेजबाट पद यात्रा गरेर हामीले टाइगर हिलसम्म पुगेका थियौँ जसमा हामीले एनएसएस अनि एनसीसी दुईजनाको ग्रुप मिलेर चाहिँ पद यात्रा गरेको थियौँ जहाँबाट चाहिँ टाइगर हिलबाट चाहिँ सूर्योदय देखिन्छ बिहानको चार बजी साँढे तिन चार बजीदेखि सूर्योदय देखिन्छ यस्ता राम्रा राम्रा हामीले त्यहाँ देख्न सक्छौँ अनि साइड साइडमा धुप्पीहरू एकदम राम्रो राम्रो दृश्यहरू चाहिँ पद यात्रा गर्दा हामीले देख्न सक्छौँ नेचरलाई हामीले हाम्रो नेचरलाई फिल गर्न सक्छौँ